मनपर्ने पक्षी भन्नुमा चाहिँ मुजुर को जुन चाहिँ आफ्नो नरलाई देखेर मादा र मादालाई देखेर नर नरले जुन चाहिँ आफ्नो नृत्य जुन चाहिँ पखेटा पङ्ख फैलाएर जुन चाहिँ उहाँको आफ्नो मायाको जुन चाहिँ प्रेमको जुन चाहिँ प्रपोजल गरेको साह्रै नै मनपर्छ जस्तो अब गौँथलीले आफ्नो गुँड यति साह्रो उनीहरू मिलेर आफ्नो गुँड बनाउँछ कि जो एउटा प्रकृतिको रूपमा पनि हेर्दा साह्रै नै राम्रो लाग्छ